हजुर भन्नुहोस् न म भर्खर बसिरहेको छु खानासाना खाएर हजुर ए योपालि त पहिलाको जस्तो आउँदैन होला हौ त्यति साह्रो कतिजना नमान्नेहरू छ अँ त्यही त मान्छेहरू के कति आउँछ अलिक कम्ति कम्ति नै आउने हो त्यस्तो भएछ भने त राम्रै बनाउँ हो अन्त मजाको आइटमहरू पनि दुई तिनवटा मजाले थपिदिउँ राम्रै बनाउँ अब मिट मिटहरू दुइवटा दुइवटा जस्तो मिटहरू राख्नै पऱ्यो अन्य चटनी के दुइवटा जस्तो चटनी बनाउँनै पऱ्यो त्यस्तै गरौँ अँ त्यो त मलाई आउँदैन तपाईँ बनाउनु न ल त्यो दुइवटा चाहिँ म भोलि म भोलि चाहिँ हजुर हजुर उम् होइन त्यो मिटहरू सबै म दाल साल सबै म बनाउँछु कि अचारको चाहिँ जिम्मा तपाईँले लिनु न उम् अँ हुन्छ जे जे खुवाउँछ खुवाउनु न अँ हुन्छ अरू अँ सेलरोटी त पोल्नु नै पर्छ नि कति खाना नखाने आउँछ भात नखाने हो उनीहरूलाई चाहिँ तरकारी र सेलरोटीहरू दिनुपर्छ हो उम् कतिजना खाना खान्न भन्नेहरू हुन्छ कि अघिल्लो दिनै त्यसो हो भने अघिल्लो दिनतिरै पोल्नुपर्छ सेलरोटी त त्यो टिका दिनहरूतिर त केही भ्याउँदैन नि

हजुर अँ अँ हुन्छ हुन्छ अँ तपाईँहरू कहिले तपाईँहरू कहिले जाने घर ए हामी पनि त्यति बेलै सल्लाह गर्दैछ सँगै निस्कौँ ल भयो भने सिट लिएरै आउनुहोस् न

हजुर अँ हुन्छ हुन्छ दिदी सल्लाह गर्दै गरौँ न ल राख्छु म अहिले कि म अब ल हुन्छ दिदी